म सुनिल तामाङ बोलेको ए त्यो मलाई त्यो अलिक के अरे भेल्ली स्टेसनहरूको टुरको लागि थियो कि तपाईँ के हो टुरिस्ट गाइड हुनुहुन्छ हजुर हजुर त्यही भनेर मैले त्यो भिवर्स चाहिँ अब उता अब हिमाचल प्रदेशबाट आएको हो अँ अँ के छ दार्जिलिङमा म हिमाचल प्रदेशदेखि

हामी एप्रोक्स इलेभेन टेन होला टेन टेन दसजना

अब हामीलाई एप्रोक्स सिक्स डेज वन विक हजुर हजुर

हजुर अच्छा ठिकै छ हामी अब आज त कति दुई तारिक हो हो हजुर दुई तारिक हो र जुन एप्रोक्स टेन टेनभित्रमा चाहिँ हामी सिलगढी एनजेपी आइपुग्ने रहेछ दस तारिक दस तारिक अन्त त्यति बेलासम्ममा तपाईँले कुनै होटलहरू बुक गरेर अँ राम्रो टर्म एन्ड कन्डिसन राम्रै छ भने मलाई एकपल्ट कल गरेर भन्यो भने हामी दस तारिकको दिन हामीलाई रिसिभ गर्नुआउँदा पनि हुन्छ सिलगढीमा हजुर तपाईँले त्यो गाडी नत्र तपाईँ नआएर गाडी पठाइदियो भने पनि भइगयो नि नम्बर फोन नम्बर त आखिरमा तपाईँकोमा सेभ छँदैछ हो त्यो गरेर बात गरेर पठाउँदा भइहाल्छ नि अरू अरू त हो अरू वेदरहरू त राम्रै होला नि दार्जिलिङको है अच्छा ठिक छ ठिक छ ल त म यहाँ हुन्छ हजुर हजुर तिन हजार साह्रै बेसी भएन अन्त त्यही त अँ ए अँ ल अँ ल ल ल ल ल ल ल ल हजुर हजुर ओके भाइ ल ल ल ओके भाइ